भारतमा घुम्न लागि धेरै कुराहरू छ घुम्न लागि हेर्न लागि त्यस्ताहरू ताजमहलहरू कति दामी दामीहरू छ तिन ताजमहल झन् यो दुनियाँमा हाम्रो इन्डियामा छ त्यस्तै लाल किल्ला लोटस टेम्पल गोल्डन टेम्पलहरू धेरै कुराहरू यो चारवटा मात्र होइन अझ धेरै कुराहरू छ अन्त यतै हाम्रो कुरा गरिदिऊँ भने हाम्रै यता राइमाटाङ भन्ने एउटा जगा छ राइमाटाङ डिपो हुन त राइमाटाङ दुइवटा छ एउटा राइमाटाङ बगान र एउटा राइमाटाङ डिपो तर राइमाटाङ डिपोमा चाहिँ खोलाहरू छ पहाडहरू छ पिकनिक स्पोट छ जनवरी फ्रेब्रुअरीतिर त्यहाँ घुम्नलाई धेरै बसहरूमा मान्छेहरू धेरै बसहरूमा पुरा आउँछ बस बाइक कारहरूमा धेरै आउँछ अन्त यही बक्साद्वार बक्साद्वार फोर्टमा बक्साद्वार फोर्ट मात्र होइन बक्साद्वारमा फुट बल खेलाउँछ धेरै मान्छे हाम्रो यता हाम्रै गाउँबाट धेरै मान्छेहरू जान्छ त्यहाँ खेल्नलाई त्यहाँदेखि कोही बेला त जित्छ कोही बेला जित्दैन तर तिनीहरू घुम्नु चाहिँ त्यही जान्छ बक्साद्वार पनि छ घुम्न लागि रायोङ अन्त राङ्गामाटी राङ्गामाटीमा पनि म्युजियम छ त्यहाँ हेर्नलाई घुम्नलाई धेरै कुराहरू छ म्युजियम भित्र गएर राइमा राङ्गामाटीमा खोला छ राङ्गमाटीमा खोलाहरू छ त्यो म्युजियम धेरै कुराहरू छ हाम्रो यहाँ हेर्नलाई र घुम्नलाई